हाम्रोतिर चाहिँ धान चाहिँ बर्खामा रोप्छ अन्त के भन्छ मकैहरू चाहिँ गरम महिनामा हुन्छ मकैहरू रोप्छ कोदोहरू रोप्छ गरम महिनामा अन्त साग सब्जी चाहिँ अब ठन्डा महिनामा सागहरू रोप्छ लसुन प्याजहरू यस्तो चिजहरू भिन्डीहरू अहिले गरम महिनामै हुन्छ ठन्डा महिनामा चाहिँ यस्तो सागहरू हरियो परियोहरू सबै कुरो ठन्डा महिनामा रोप्छ